अँ म गीत गाउँनुमा प्र्याकटिस गर्छु प्रोग्रामहरूतिर जाँदाखेरि पनि प्र्याकटिस गर्छु केही बेला घरमा बसेको बेलामा पनि होइन तर पहिला हेरी चाहिँ धेरै सुधार्दै सुधार्दै लाँदैछु